हामीले जनावरहरूको हेरचाह यसरी हामी गर्नसक्छौँ र विशेष गरिकन हामीले जनावरहरूको एउटा गोठ भनिन्छ गोठ बनाएर चाहिँ असल प्रकारको गोठ बनाएर उज्यालो ठाउँमा अनि हावा लाग्ने ठाउँमा हामीले बनाउँछौँ र त्यहाँनिर हामीले गाईबस्तुहरू त्यहाँनिर बाँध्छौँ र त्यहाँ बाँध्यो बाँधिसकेपश्चात चाहिँ हामीले तिनीहरूलाई खानेकुराहरू हामी दिन्छौँ घाँसहरू दाना पकाएर हामी दिन्छौँ र टाइम टाइममा हामीले पानी पनि हामी हामी दिन्छौँ र कोही बेला चाहिँ गाईबस्तुहरू बिमार हुनसक्छ त्यति बेला चाहिँ हामीलाई गाउँको मान्छेहरूले मद्दत दिन्छ र त्यो बिमारलाई कस्तो प्रकारले उप उपचार गर्नपर्ने र जङ्ली जरीबुटीहरूद्वारा पनि हामी उपचार गर्छौँ र कोही गाउँमा जान्नेबुझ्ने मान्छेहरू बोलाएर जङ्गली दबाईहरू हामीले प्रयोग गर्छौँ र हामीले पशुहरू राख्न एकदमै अत्यन्त राम्रो ठाउँमा हामी राख्नसक्छौँ र तिनीहरू धेरैभन्दा धेरै बिमार साह्रो खाल्को बिमार लाग्यो भने हामीले उपचारको निम्ति भेटनेरीबाट चाहिँ हामीले डक्टरहरू बोलाएर ल्याउँछौँ र तिनीहरूलाई बोलाएर चाहिँ इन्जेक्सनहरू डक्टरले हान्छ अनि दबाईहरू पनि हामीले किन्नसक्छौँ किनेर हामीले खुवाउँछौँ र बिमार भएको खन्डमा त्यसरी हामीले उपचारहरू हामी गर्छौँ र एकदमै राम्रोसँगले हामीले स्याहार सुसार हामीले गर्छौँ किनभने फाइदा हुने कुरो हो गाईबस्तु भन्ने कुरो चाहिँ जनावर भन्ने कुरो चाहिँ हाम्रो किसानहरूको निम्ति एकदमै फाइदाको कुरो हो र गाईबस्तु हामीले पालेनौँ भने चाहिँ अन्नपानी केही पनि हुँदैन र गाईबस्तुको मलद्वारा नै हामीले अन्नपानीहरू उब्जाउन सक्छौँ र धेरै किसानहरूको फाइदा हामीले गर्नसक्छौँ र हाम्रो गाउँबस्तीमा यही नै हो गाईबस्तु पालेर नै हामीले दुधबाट पनि रुपियाँ पैसाको हामी उपलब्ध हामी गर्नसक्छौँ यो छुर्पीहरू बेचेर रुपियाँ पैसा अब हामीले कमाउन सक्छौँ र असल प्रकारको हामीले घरपरिवारहरू चलाउन सक्छौँ कतिवटा खर्चिने कुरोहरूमा गाईबस्तुबाट नै हामीले खर्चहरू हामीले जुटाउन सक्छौँ